भारतीय समाजमा धर्मको कस्तो भूमिका छ भन्यो भने भारतीय समाजमा धर्मको ठुलो भूमिका छ यहाँ हामी हिन्दू धर्मलाई पुरा बिलि हिन्दू धर्ममाथि पुरा बिलिभ गर्छौँ कि कि हिन्दू धर्ममा हामीले सबैजनाले राम्रो खालको भूमिका निभाएका छन् जस्तै मोदी प्राइम मिनिस्टर मोदी सरखारले पनि हिन्दू धर्मको ठुलो भूमिका निभाउनुभएको छ जस्तै अयोध्यामा राम मन्दिर निर्माण गर्नुभयो र भारतीय भारतका सबै मानिसहरूलाई हिन्दू धर्मका लागि उत्सव बढाउ भनेर सबैजानालाई भन्नुभएको छ हामीले हिन्दू धर्म हामीले हिन्दू धर्मलाई हिन्दू धर्मलाई धेरै राम्रोसँगले मान्नुपर्छ हिन्दू धर्मले हामीलाई हरेक कुरा सिकाउनुभएको छ धर्म भन्ने यस्तो कुरा हो कि हामीले सदैव धर्मको पालन गरेर हिँड्नुपर्छ जस्तै अनि अरू धर्म अरू धर्मका बारेमा पनि तपाईँहरूलाई केही भन्न चाहन्छु जस्तै क्रिस्चियन धर्ममा पनि सनडे सनडे चर्च जानुपर्छ त्यसको लागि पनि त्यसको लागि पनि एकदमै खुसी छु म जस्तो क्रिस्चियनहरले निसापानी खानु हुँदैन त्यसको लागि पनि त्यस् त्यस्तो ह्याबिट पनि मलाई एकदमै राम्रो लाग्यो हैन त्यस्तै अरू थुप्रै धर्महरू छन् त्यस्ता राम्रा राम्रा हैन त्यसमा चाहिँ म भन्छु हिन्दू धर्मले चाहिँ हामीलाई एकदमै राम्रो मार्ग देखाएको छ त्यस्तै मानव धर्ममा सतपालजी महाराज सतपालजी महाराज धर्म पनि एकदमै राम्रो छ जस्तै सतपालजी महाराजको धर्ममा पनि मानव धर्ममा पनि हामी आइतवार आइतवार आश्रम जाने गर्छौँ त्यहाँ त्यहाँ बाईजीहरू हुनुहुन्छ बाईजीहरूले राम्रो राम्रो कुराहरू सिकाउनुहुन्छ जस्तै नानीहरूलाई बाल विकास पढाउनुहुन्छ त्यसमा पनि एकदमै राम्रो खालको ऊ योहरू दिनुहुन्छ नानीहरूलाई शिक्षा दिनुहुन्छ म त भन्छु धर्मको बारेमा हिन्दू धर्म जस्तो बेस चाहिँ अरू कुनै धर्म छैन हैन ज जस्तै मैले हिन्दू धर्मको बारेमा जानेकी छु हिन्दू धर्मै राम्रो लाग्छ जस्तै क्रिस्चिनहरूलाई उनीहरूको धर्म उनीहरूलाई त्यही राम्रो लाग्छ हैन त्यस्तै बुद्धिस्टहरूलाई उनीहरूको आफ्नो धर्म छ त्यही धर्म राम्रो लाग्छ तर सबै धर्म राम्रै लाग्छ मलाई चाहिँ राम्रै कुराहरू सिकाउनु भएकोछ बुद्धिस्टमा नि राम्रै कुराहरू सिकाउनुभएको छ झुट नबोल्नु नराम्रो कुराहरू नखानु हैन सबैसँग राम्रो भएर हिँड्नु यही धर्म यही कुराहरू सब सिकाउनु भएको छ